यो तपाईँको विशेष के हुन्छ भने परिवारमा पति पत्नीको बिचमा के हुन्छ भने पत्नी भनेको एउटा विशेष उनीहरूले पढेर आउँछ एउटा विशेष त अर्काको लोग्ने मान्छे घरमा आउँछ त्यहाँनिर आएर उनीहरूले कति डिफ्रेन्ट काइन्ड त्यहाँनिर तपाईँको धेरै प्रकारको हुन्छ एउटा हुन्छ काम गर्दै बस्ने पत्नी हुन्छ एकजना हुन्छ घर सम्हालेर पनि काम पनि गर्ने पत्नी हुन्छ धेरै काइन्ड अफ् पत्नीहरू हुन्छ पतिहरू पनि तपाईँको धेरै प्रकारको हुन्छ एकजना हुन्छ बाहिर कमाउने अनि घर पैसा पठाउने हुन्छ एकजना हुन्छ तपाईँको बाहिर पैसा कमाउने तर घरमा नपठाउने खालको पतिहरू हुन्छ अनि अर्को हुन्छ तपाईँको घरमै बसेर घरमै सुख दुःख पत्नी नानीहरूसँगै बसेर बस्ने खालको हुन्छ अनि पति पत्नीमा चाहिँ असल भनेको कमाउने एउटा अन्डरस्टेन्डिङ एउटा तपाईँको सम्झौता हुन्छ नि एउटा मेलमिलाप भएको हुनुपर्छ भन्ने म चाहन्छु अनि त्यही हुनुपर्छ अनि पति पत्नीमा के हुन्छ भने पतिको काम भयो बाहिर काम गरेर एउटा परिवार पाल्ने अनि पत्नीको काम भयो परिवारलाई असल बनाएर अगाडि बढाउने